हाम्रो कालेम्पोङमा चाहिँ मङ्गल धाम छ मङ्गल धाममा मङ्गल धामको भित्र सब भगवान्हरूको मूर्ति छ कृष्ण भगवान् सब शिव शङ्कर सब भोले सबैको मूर्तिहरू त्यहीँ राखेका छन्